मैले अँ सबैभन्दा लामो यात् पदयात्रा गरेको चाहिँ सायद एक्काइस किलोमिटर जतिको टाढाको बाटो हो अँ त्यो चाहिँ अँ हामीले यता लेबोङदेखि स्टार्ट गरेर अँ त्यहाँबाट छ माइल भएर छ माइलबाट ओह्रालै ओह्रालो झरेर अँ त्यहाँनेर रूमदुङ खोलाबाट चाहिँ रूमदुङ खोलामा निस्केर त्यहाँबाट हामी फेरि लेबोङ नै भएका थियौँ र त्यो एकदमै कठिनाइ थियो किनभने उकालो ओह्रालो भिरको बाटो अँ र कति अँ त्यस्तो एक्सपिरियन्स खालके थिएन हामी है र कति अँ जङ्गलहरूको बाटो थियो अँ कति अँ बाटो पनि थिएन र त्यस्तो पनि भयो है र एकदमै कठिन थियो